कालिम्पोङ जिल्लामा मुख्य रूपमा कृषि उत्पादन गर्ने खेतीपातीहरूमध्ये अहिले धान बन्नगएको छ र प्रायःजसो मानिसहरूको आफ्नै खेतहरू भएको कारणले गर्दा र बर्खा र सठिक समयमा पानीको व्यवसाय भएको कारणले गर्दा आकाशको पानी सुरु भएपश्चात खेतहरूमा पानी आफै उम्रन हुने गर्दाखेरि कालिम यहाँनिर प्रायः मानिसहरूले धानको समयमा धान रोप्ने गर्छन् मकैको समयमा मकै लगाउँछन् अनि कोदोको समयमा कोदो लगाउँछन् यी बाहेक मानिसहरूले यहाँ धेरै प्रकारको सागसब्जीहरू उत्पादन गर्न पनि सक्षम बनिरहेका छन् र मुख्य कृषि उत्पादन गर्न यहाँ जति पनि खेती गर्न चलनहरू छ त्यो चाहिँ अहिलेसम्ममा चाहिँ गरिरहेको धान कोदो मकै अनि यस्ता विभिन्न प्रकारका सब्जीहरू छन् र जसको कारणले गर्दा अहिले यस ठाउँको कृषिहरूलाई धेरै सुविधा भइरहेको छ अनि अर्को कुरो यीबाहेक अहिले मानिसहरूले आफ्नो बारीमा फामफल कफी जस्ता कुराहरू पनि लगाइरहेको छ र जुन कफीले पनि आज मानिसहरूले रोपिकन यसलाई फलाएर पकाएर टिपिकन मानिसहरूले बेचिरहेको छ जसको कारणले गर्दाखेरि यो कुरोहरूले चाहिँ हामी हरेकलाई आफ्नो आर्थिकबाट अलिकति उठ्नमा सहज तुल्याइरहेको छ यसै गरी फामफलको खेती पनि यहाँनिर मानिसहरूले गरिरहेको छ र यस फामफलको खेतीले पनि अहिले धेरैजसो मानिसहरूलाई अघि बढ्न सक्षम तुल्याइरहेको छ अनि आर्थिक रूपमा रकम कमाउन पनि यहाँनिर मानिसहरूलाई सहयोग गरिरहेको छ अनि अर्को कुरो यी खेतीपातीबाहेक मानिसहरूले आफ्नो निम्ति गाईपालनहरू पनि गरिरहेको छ दुधको व्यवसायहरू गरिरहेको छ तर यो सबै कुरा त अहिले मानिसहरूको निम्ति सामान्य कुरोहरू भइरहेको छ तर सबैभन्दा बेसी कुरा चाहिँ मानिसहरूले यहाँ अन्नहरू नै उत्पादन गरिरहेको छ जुन अन्नहरू चाहिँ यसलाई हामी धान रोप्छौँ अनि यस धानबाट चामल निकालिन्छ र यही चामलले हामी परिवारमा पनि खान्छौँ अनि यसलाई नै बजारमा हामी बिक्री गर्न पनि सक्छौँ अनि कोदो कोदो पनि हामीले धेरै पाउ प ख कार परिकारहरू हामी बनाउन सक्छौँ अनि यसलाई हामी बेचिकन अहिलेसम्म यसरी आफ्नो जीविका चलाइरहेका छन् र यीबाहेक त अरू धेरै खेतीपातीमा आउने यी सब्जीहरू पनि हुन् सुखा समय सिजनको सब्जी बर्खे सब्जी अनेक प्रकारको सब्जीहरू हामी उत्पादन गर्छौँ र यो उत्पादनले चाहिँ हामीलाई के गर्दोरहेछ आर्थिक सहयोग गरिरहेको छ र हामीलाई आर्थिकलाई अघि बढाउन र अलिकति हाम्रो यो कमजोरिताबाट निम्न अवस्थाबाट अलिकति माथि उठ्नका निम्ति चाहिँ यसले हामीलाई सहयोग गरिरहेको छ त्यसै कारणले गर्दाखेरि चाहिँ हामी खेतीकिसानमा पनि सक्षम रूपमा अघि बढिरहेका छौँ र जसरी सरकारबाट पनि हामीलाई कृषिको क्षेत्रमा धेरै कुरा सहयोगहरू मिलिरहेको छ कतिपय हामी आवश्यक ठाउँमा हामी मलहरूको पनि प्रयोग गर्छौँ सरकारी मलहरू जसको कारणले गर्दा हाम्रो खेतीपाती उत्पादन गर्नु र हरेक कुराहरू गर्नुमा चाहिँ हामीलाई सहयोग दिइरहेको छ त्यसै कारणले गर्दा अहिले जब यो कालिम्पोङ जिल्ला भएको छ र यो जिल्ला भएको यो कालिम्पोङमा चाहिँ मुख्य रूपमा उत्पादन गर्ने खेतीपातीहरूमा चाहिँ हामीले धानलाई नै लिएका छौँ मकैलाई लिएका छौँ कोदोलाई लिएका छौँ तोरीलाई लिएका छौँ अनि अन्य सागसब्जीहरूलाई लिएका छौँ जुन कुरोहरूले चाहिँ आज हामीलाई दैनिक जीवनहरूमा सहयोग गरिरहेको छ